कालिम्पोङ चाहिँ अब जिटिएको अन्डरमा छ है र अब जिटिए चाहिँ एउटा व्यवस्था पनि हो है र अब के भन्दाखेरि चाहिँ फेरि अब कालिम्पोङ चाहिँ कालिम्पोङ जिल्लाभित्र चाहिँ अब म्युनिसिप्यालिटी पनि छ है त्यसले चाहिँ कालिम्पोङ बजार पनि बजार हेर्छ है र अब के भन्छ ग्राम पञ्चायत पनि छ त्यो ग्राम पञ्चायतले चाहिँ अब के भन्छ गाउँ कमानबस्तीहरू अब है सानसाना गाउँबस्ती कमानहरू हेर्ने गर्छ र त्योमध्येमा चाहिँ अब तेह्रवटा समष्टि पनि छ है तेह्रवटा समष्टि पनि छ र अब त्यसमा चाहिँ अब कालिम्पोङ शहरमा चाहिँ अब बिजिपिएम पार्टीको चाहिँ अब एकदम राम्रो सत्ता छ है सत्ता छ अब के भन्छ अरू पार्टीभन्दा चाहिँ यो बिजिपिएम पार्टी चाहिँ एकदमै अब माथिको माथि नै छ है र त्योमध्येमा चाहिँ अब कालिम्पोङका अब है कालिम्पोङको अब विधायक एउटा विधायक छ जसको नाम चाहिँ अब रुदेन सादा लेप्चा हो है र अब म अब के भन्छ यो के भन् विधायकहरूले अब राम्रो काम गरेको छ छैन त्यो त अब म धेरै जान्दिनँ है र कुनै ठाउँमा अब राम्रो काम गरेको पनि छ है कुनै ठाउँमा राम्रो काम गरेको पनि छैन है त्यो त अब सबै भन्नु त अब सक्दिनँ अब है के भन्छ अब राम्रो काम पनि गरेको छ र राम्रो काम पनि अब गरेको छैन यो विधायकहरूले चाहिँ